मेरो मन पर्ने च्यानल त छैन तर अब म युट्युबमा अब जे जे राम्रो राम्रो देख्छु त्यो त्यो सबै हेरिहाल्छु हो अनि जे जे रेसिपी अब मलाई मनपर्छ बनाउनु इच्छा हुन्छ म युट्युबमा टाइप गरेर सर्च गरेर जे राम्रो देख्छु त्यहीबाट हेर्छु अनि टिभी टिभीमा पनि अब कतिवटा कार्यक्रमहरू हुन्छ होइन जस्तो टिएलसीमा केकहरू बनाएको देखाउँछ मलाई राम्रो लाग्छ है अन्त टिएलसीमा अरू खानाहरू पकाएको त्यो हेर्छु म अनि मलाई राम्रो लाग्छ टिएलसीबाट बनाएको खानाहरू त म पकाउने त चेष्टा गर्दिनँ तर अब युट्युबबाट हेरेर चाहिँ एकदुईवटा जस्तै बैगुन भर्ताहरू भयो जस्तै के पो रसगुल्लाहरू बनाउनु चाहिँ मैले चेष्टा चाहिँ गरेको थिएँ अनि मैले बनाएको पनि थिएँ मिठ्ठो भएको थियो